मैले आफ्नो काम वा शिक्षाको बारेमा भन्नु पर्दा चाहिँ अब म त काम त अब केही एउटा जब त गर्छु गरेको छुइनँ अहिलेसम्म किनभने म एउटा हाउस वाइफ हो घरमा नै कामकाज गरेर नानीहरूको देखभाल गर्ने गर्छु तर शिक्षाको बारेमा भन्नुपर्दा चाहिँ म रामकृष्ण उच्च कन्या पाठशालाबाट शिक्षा लिएको हो म दसौँ कक्षमा पास गरेर त्यहाँसम्म नै सीमित पर त्यहाँदेखि उप्रान्त पढेको छुइनँ अनि मैले त्यही दस क्लाससम्म पढेको पढेको अन्दाजमा चाहिँ अहिले नानीहरूलाई नेपाली पढाउन घरमा उनीहरूलाई याद गर्न सबै गर्न सकिरहेको छु जस्तो मलाई लाग्छ